बिरुवा उमार्नको लागि म कालो माटो र जङ्गली मल प्रयोग गर्छु किनभने सहर क्षेत्रमा गाईको मल पाइँदैन त्यही कारण कालो माटो र जङ्गली मलको प्रयोग गर्छु घर घरको लागि म घरमा बोरामा हालेर सब्जीको छिल्का अन्डाको खोस्टा प्याजको खोस्टा चियापत्तीको छोक्राहरू राखेर एक महिनामा हेर्छु त्यहाँबट त्यो मल बनेको हुन्छ र त्यही मल चाहिँ म बिरुवामा प्रयोग गर्छु